भाइ अब तपाईँकोबाट मैले प्यान्ट किनेर लगेको थियो लगेको थिएँ यो त घरमा चेक गरेर हेरेर लगाउँदाखेरि प्यान्ट अलिकति साँघुरो भयो अलिकति फिट मिलेन अलिकति च्यातियो त्यसले गर्दाखेरि तपाईँले यो पैसा त अब के गर्नु हुन्छ यो त बेकाम काम गरेन प्यान्टले काम गरेन अब पैसा पनि चलाइ चलाउनु भयो कि भएन तपाईँले त्यो मैले किनेको यो दामहरू तर यहाँ मेरो लुगा फिट हुँदा लुगा त अब यता अलिक खराब भयो किन फाट्यो वास्तवमा गर्दाखेरि अब के गरुँ आधी उदी पैसा फर्काउनु हुन्छ कि हुँदैन कि मेरो त लुगाले त प्यान्टको खर्च मात्रै भयो दाम मात्रै खेरो गयो यो लुगा बिग्रियो अब फेरि रङ पनि उड्यो अलिकति भए पनि अलिक धुँदाखेरि यस कारणले गर्दाखेरि अब ए तपाईँले विचार पुऱ्याउनुहोस् अलिकति यसको लागि त्यो दाम अलिकति हाफ् गर्नुहुन्छ कि